मेरो दोस्रो प्रडक्टको नकरात्मक समीक्षा भन्नु पर्दा चाहिँ वाटर फिल्टरबारे रहेको छ र मैले केही समय अघि मात्रै अनलाइनबाट एक्वागार्डको वाटर फिल्टर अडर गरेकी थिएँ र त्यसलाई घरमा जडान पनि गरेँ तर आज कति पनि समय नपुग्दै यस वाटर फिल्टरको अवस्था खराब भइसकेको छ यस वाटर फिल्टर ल्याएको दुई तिन दिनमै त्यसबाट पानी लिक हुन थाल्यो र विशेषतः यसले जाडो मौसममा न त तातो पानी नै दिन सक्यो न त गर्मी मौसममा नै चिसो पानी यसबाट आयो यसको जुन पानीलाई तातो चिसो बनाउने वा पानी खोल्ने बन्द गर्ने जुन स्विच छ त्यो स्विच पनि अति नै चाँडो बिग्रने खराब किसिमको थियो र अहिले आएर त यस फिल्टरबाट पानी फिल्टर नै हुन छोडेर पानीमा दुर्गन्ध पनि आउन थालेको छ र तपाईँहरू सबैलाई नै विशेष सूचना वा भनौँ विशेष आग्रह छ कि यो ब्रान्डको फिल्टर जति सक्दो नकिन्नू होला र कुनै पनि प्रडक्ड अनलाइनबाट किन्न अघि चाहिँ त्यस प्रडक्टमाथि ग्राहकहरूले गरेका समीक्षाहरूलाई एकपल्ट अवश्य हेर्नू होला